हाम्रो गाउँमा मोटो हुनु चाहने मानिसहरूले के गर्छन् भने प्रोटिनको कुराहरू खान्छन् उनीहरूले घिउ खान्छन् दुध खान्छन् दही खान्छन् पनिरहरू खान्छन् दाल खान्छन् धानको चामल खान्छन् अनि उहाँहरू मोटो भइहाल्छन्